हेलो ए हजुर हो त हजुर भन्नुहोस् न तपाईँलाई के चाहिएको थियो ए अँ कुन चाहिँ उ त्यो कुन चाहिँ फोन लानुभएको थियो तपाईँले ए वाइ सिक्स्टिन लानुभएको थियो कहिले लानुभएको तपाईँले निकै वर्ष भयो ए हजुर त्यसो भने त तपाईँले ए तपाईँको भिभो वाइ सिक्स्टिन तपाईँले फिफ्टिन थाउजन्डमा लानुभएको हो ए हजुर तपाईँको त्यो वारन्टी कार्ड राख्नुभएको छ ए त्यसो भने त तपाईँले पाउनु हुँदैन नि फेरि नभए त हामी एक्सचेन्ज ए हुन्छ त तपाईँले लो प्राइसमा चाहिँ तपाईँको भिभो नै छ वाइ ट्वेल्भ हो

भिभो त्यो राम्रो छ त वाइ ट्वेल्भ यो वाइ सिक्स्टिन तपाईँले किन्दा चाहिँ म के भन्छ म दोकानमा थिइनँ होला हो अनि तपाईँलाई कसले दियो त्यसको के के भन्यो त्यो मलाई केही थाहा छैन तर वाइ ट्वेल्भ चाहिँ मेरो रिस्कमा लानुहोस् वाइ ट्वेल्भ चाहिँ एकदमै राम्रो छ मोबाइल हो ए वाइ वान भिभोको ए हुन्छ त्यो वाइ ट्वेल्भ चाहिँ तपाईँको तपाईँले तपाईँले इलेभेन थाउजन्डमा पाउनुहुन्छ हो टुवेल्भ थाउजन्डको रेट थियो तर अहिले चाहिँ डिस्काउन्टमा आएको छ अनि इलेभेन थाउजन्डमा तपाईँले त्यो भिभो पाउन सक्नुहुन्छ तर तपाईँको क्यामेराको मेगापिक्सल चाहिँ तपाईँको फोर्टिन मेगापिक्सल छ हो अनि तपाईँले उ त्यो चाहिँ तपाईँको रेम चाहिँ तपाईँको थ्री जिबी रेम छ अनि तपाईँले थ्री जिबी रेम छ अनि रोम चाहिँ तपाईँको थ्री हन्ड्रेड समथिङ कति छ हो अनि मेरो नानीले पनि त्यही युज गर्दैछ मोबाइल उसले त टु इयर्स भइसक्यो एकदमै राम्रो चल्दैछ इभेन अहिलेसम्म ह्याङ भएको छैन हजुर मेमोरी कार्डहरू हालेर तपाईँको मेमोरी कार्ड हालेर एड गर्दा चाहिँ तपाईँको तपाईँको टु थाउजन्ड थ्री थाउजन्ड फोटोजहरू हो मजाले राख्न सक्नुहुन्छ हजुर प्राइस तपाईँको इलेभेन थाउजन्ड हो अनि चाहिँ तपाईँको सबै उ त्योहरू कन्ट्याक्टहरू पनि तपाईँले त्यसै पनि तपाईँले टु थाउजेन्डहरू कन्ट्याक्टहरू राख्न सक्नुहुन्छ ए हुन्छ भोलि मलाई एघार बजी भेट्नुहोस् न ल म तपाईँलाई एडभर्टाइज गर्छु नि हुन्छ